हेलो ट्राभल एजेन्सी बोल्नुभएको यहाँबाट हामीले हिजो बेलुकी एउटा क्याब बुक गरेको थिएँ बिहान आठ बजी हामीलाई यहाँ उठाउन आउने भएको थियो हामी तल रक गार्डन पुग्नुपर्ने अझसम्म उहाँ आउनुभएको नै छैन नौ बजी सक्यो खै क्याब ड्राइभरले फोन पनि उठाउँदैन हामीलाई झट्टभन्दा झट्ट तल पुग्नुपर्ने हो खे किन नउठाएको तपाईँहरूले झट्टभन्दा झट्टै सोधखोज गर्नुहोस् अनि हामीलाई भन्नुहोस् भनेर कल गरेको